दाजु तपाईँकोमा जि पे हुन्छ होला

जि पे हौ जि पे भनेको हौ जि पे हुन्छ ल्या हुँदैन ल्या हेर्नु होस् न मैले त वालेट घरमै छोडेर आएछु हो हजुर कसैकोमा छैन जि पे गरिदिने सोधि दिनु होस् न ल्या हजुर हेर्नु न अब आमाहरूलाई फोन गर्नु पनि फेरि मेरो घर टाढो छ हो आज फेरि मैले वालेट ल्याउनु बिर्सेछु हजुर ला अब के गर्नु होला है हुन्छ तपाईँ मलाई अलिकति पर छोडिदिनु होस् कि त्यहाँ मेरो साथीको घर छ फेरि छेउमा एटिएम पनि छ म तपाईँलाई बरु क्यास दिन्छु नि ल हुन्छ हजुर हजुर हुन्छ हुन्छ अलिक पर छोडिदिनु कि म क्यास निकालेर बरु तपाईँलाई दिन्छु नि ल हुन्छ दाजु हुन्छ थ्याङ्क यु हुन्छ